पहिला खेला खेलकुदमा त अब पहिला सुरु त अब हामीलाई थाहा भएको कुरो चाहिँ फुटबल हो भलिबलहरू भयो त्यहाँदेखि क्यारेमबोटहरू खेल्थ्यौँ अब अरू खेलहरू त त्यति बिघ्न त थिएन पहिला चाहिँ अब त्यति चाहिँ खेल्थ्यौँ यो खेल्नेहरू पनि त्यतिबेला राम्रै खेल्थ्यो पाखाबाट पनि आएर खेल्थ्यो गाउँका पनि खेल्थ्यो त्यस्तो कुनै कुरोमा झैँ झगडा पनि नगरिकन राम्रोसँगले मिलजुल गरेरै खेल्थ्यो त्यो कुरोहरू चाहिँ अहिले प्रायः अहिलेको नानीहरूले प्रायः प्रायः त्यति ध्यान दिएर खेलेको जस्तो पनि लाग्दैन तर त्यो ध्यान दिएर खेल्यो भने त्यो कुरो चाहिँ राम्रो हो गाउँ ठाउँमा बस्नु अब बसिरहेको बेलामा यताउता कसैको घरमा त्यस्तै केही काम पर्छ त्यस्तो कुरोमा चाहिँ हो यसरी बसेर खेलेर रातहरू काट्थ्यौँ बस्थ्यौँ अन्त त्यहाँको घरको मान्छेलाई पनि अब उनीहरूलाई परेको खण्डमा सहयोग गरेर यस्तै खेलहरू खेलेर उनीहरूलाई सहयोग गरेर मनोरञ्जन गराउँथ्यौँ